यो क्षेत्रमा थुप्रै चराहरू देखिन्छन् तर अब चराहरूमा कतिवटा त चिनिँदैन कतिवटा मात्र चिनिन्छ अब यता गाउँतिर कतिवटा चराहरू पस्दैनन् पनि जङ्गल जङ्गलै बस्ने हुन्छन् र हाम्रो गाउँमा पसेको चराहरूमा चाहिँ सुगा चाहिँ मलाई एकदम मन पर्छ